हामी माछा मार्नुको यात्रा अगाडि चाहिँ हामीले चाहिँ प्रायः गरेर चाहिँ बल्छीले माछा मार्ने गरेको छौँ र माछा मार्नु जानुभन्दा अगाडि त्यही हामीले दुई तिनवटा काँटा र त्यसको सुताहरू अलिक धेरै जस्तो किनभने अल्झेर चुँडिनसक्छ र काहीँ गमबुट गमबुटहरू बोकेर पनि जान्छौँ किनभने कुनै बेला माछा पक्रिँदा पक्रिँदा खोलानाला भित्र छिर्नु पनि पर्ने बेला हुन्छ र त्यसैले त्यति हो धेरै त छैन काँटा सुता र बुट आदि लिएर चाहिँ हामी माछा मार्न जाने गर्दछौँ र त्यति धेरै अनुष्ठान त केही हुँदैन खालि सामानहरू लिएर गइन्छ सिधै माछा मार्न